हेलो ए हजुर तपाईँको कुन चाहिँ मोबाइल हो ए तपाईँको अन्त मोबाइल चाहिँ कसरी फुटेको हजुर ए अन्त तपाईँको मोबाइल फुट्नुको तपाईँको के गएको डिस्प्ले अब तपाईँको खर्च त म्याक्सिमम् अब डिस्प्ले गएको हो भने पछि थ्री थाउजन्डदेखि फोर थाउजन्ड त म्याक्सिमम् पर्छ अन्त अब तपाईँलाई पनि थाहा छ त्यही भएर फोन बचाउनु पर्थ्यो भनेर हजुर अब तपाईँलाई कम्ती भन्दा पनि ट्वेन्टी फाइभ हन्ड्रेड थ्री थाउजन्डसम्म गरिदिन सक्छु यो भन्दा कम्ती चाहिँ हुन सक्दैन यो यो भन्दा कम्ती चाहिँ हुनु सक्छ हजुर हजुर हजुर हुन्छ त तपाईँ आउनु होस् न अन्त हो त्यतिखेर हुन्छ दाम काम ए स्पिकर पनि पो बनाउनु छ भने म्याक्सिमम् त्यो ट्वेन्टी फाइभ हन्ड्रेड त लाग्छ

हजुर हजुर हेमिल्टन

हुन्छ